किनभने पहिलाको जमानामा दाउरामा भात पकाउने धिब्री बाल्ने जमाना थियो अहिले सबै अब भात पकाउने नि ग्यास चुल्हा मान्छेलाई कहीँ केही पऱ्यो चिठ्ठी लेख्नु पर्थ्यो अहिले त्यो फोन भयो फोनले गर्दाखेरि कतिवटा जमाना मसाला पिन्ने पहिला सिलौटो लोहोरोमा पिसिन्थ्यो अहिले अब मिक्चर आयो लुगा धुने वासिङ मिसिन आयो जस्तो मसाला पिस्ने मिक्चर मिसिन जस्तो अब जाँतो अहिले मिसिनहरू आयो जस्तो पहिला आराले काठ काटिन्थ्यो अहिले सबै मिसिन आयो र धेरै कुरामा सुविस्ता मान्छेलाई सुविस्ता पनि भयो पहिलाको नानीहरू लाटा थियो अहिले जन्मिने बित्तिकै मोबाइल खेलाउनेहरू भयो आमा बाउलाई उल्टा सिकाउनेहरू भयो तर बिगारे पनि कति कुरो सपारे पनि र पहिलाको मान्छेहरू त्यति पढ्दैन थियो र पनि कत्रो कत्रो नोकरी चाकरीहरू पाउँथ्यो कस्तो कस्तो पदमा काम गर्थ्यो अहिलेको नानीहरू पढेर विदेश जानुपर्छ कति विदेशमा मर्छन् आमा बाउलाई छोडेर कत्तिको आमा बाउहरू रुनुपर्छ कतिको आमा बाउहरू कमाएर ल्याउँछ हाँस्छन् अहिले कस्तो कस्तो मान्छेहरूलाई असुविस्ताहरू हुँदैछ पहिलाको मान्छेले खेतीपाती गर्थ्यो अर्ग्यानिक खान्थे अहिले सबै केमिकल जमाना आयो र मान्छेहरू किन बलियो बलियो छ मोटो देख्छ तर बल तागत छैन सब केमिकल यसले गर्दा मान्छेलाई पुरा असर पर्दै जाँदैछ मान्छेहरू पहिला गाडी थिएन हामी हिँड्नु पर्थ्यो अहिले दस पाँच मिनटको बाटो गाडीमा हिँड्छन् टोटो अटो अनेक किसिम निक्लेर मान्छेलाई धेरै सुविस्ता जमानै चेन्ज भयो अब हामीले ब्रिटिसको टाइमदेखि कस्तो कस्तो गरेर आए चिया कमानको मान्छेहरूलाई कति सुविस्ता थियो अहिले चिया कमानको मान्छेलाई पनि असुविस्ता धेरै नेताहरू निक्ले नेताहरूले गरिब दु खीलाई पुरा दबाएर त्यही गरिबको पैसामा चयन गरेर कोही रोइरहेको छ कोही हाँसिरहेकोछ त्यस त्यस्तो जमानाहरू आयो धेरै कुरोमा चेन्ज भएर गयो हुनु त अब हामीले पनि पहिला दुःख नगरेको होइन अनेक किसिम दुःख गऱ्यौँ घरमा गाईबस्तु पाल्नु दाउरा घाँस बोक्नु कहाँ कहाँदेखि अहिले सबैलाई मान्छेलाई सोखिन पहिला पा माटोको भुइँमा बस्थ्यो अहिले सिमेन्टेट मान्छेलाई किन रोगले पक्रिँदैछ छिटो बाई पैला गाईको गोबरले लिपेको घरमा टेक्दाखेरि मान्छेलाई बिमार हुँदैनथ्यो गाई पाल्थ्यो गोबर सोर्थ्यो अलिकति भए पनि त्यो गोबर मुखमा पर्थ्यो उनीहरूले जत्ति नै सफा गरे पनि त्यो मेडिसनको रूपमा जान्थ्यो कोदोको भात ढेँडो रोटी मकै तरुल खाएर मान्छेहरूले त्यत्ति बेलाको मान्छेहरू मजबुत नै थिए अहिले अब सिमेटमा हिँड्यो टाइल्समा हिँड्यो मान्छेलाई रोगले पक्रियो खानापिना एकदम मिठो मिठो प पच्चिस सय छब्बिस सय केजी कुइन्टलको चामलहरू खान्छन् र राम्रोसँग कोदो ढेँडो भनेको एउटा मेडिसनमा आउँथ्यो अहिले कोदो देख्दा अहिलेको नानीहरूले छिः भन्छ र पनि कोदो सालमा एकपल्ट दुईपल्ट खानु हो भने त्यसलाई मेडिसनको रूपमा आउँछ हामी अब एग्रिकल्चरको ट्रेनिङतिर जान्थ्यौँ सोद्धथ्यो कुन चिज केमा आउँछ भन्दा हामी कोदो मेडिसनमा आउँछ भन्थ्यौँ अब अहिलेको नानीहरूले कोदो देख्दा छिः भन्छ कोदोको ढेँडो खाँदैन मकैको भात खाँदैन मकैको ढेँडो खाँदैन पहिलाको मान्छेहरूले त्यही कोदोको ढेँडो मकैको भात खाएर कस्तो मजबुती पहिला पहिलाको मान्छेहरूले दुःख गरेर जमिन जग्गा जोडे अहिलेको छोरा छोरीले बेचबिखन गरेर सबै सके हो र र पनि अझै जमना कस्तो कस्तो आउँछ केही भन्नु सकिँदैन